हेलो अङ्कल म त्यो अस्ति नैको बहिनी बोलेको कि मैले तपाईँलाई त्यो गाडी रिजर्भ भनेको थिएँ नि घुम्नु जानु पर्छ भनेर त्यो त अलिक नमिल्ला जस्तो भयो कि अनि फेरि साथीहरू पनि नजाने भयो है त दुई तिनजना मात्रै भयो हामी जाने चाहिँ अनि ठुलो गाडी भयो त्यही कारण चाहिँ अहिले नै नजाने भयो म तपाईँलाई बरु गएछ भने चाहिँ अलिक पछाडि फोन गर्छु कि त्यही कारण चाहिँ अलिक नमिल्ला जस्तो भयो